ए हजुर ए फोन ए कति चाहिँ बजेट होला हजुर तपाईँको पन्ध्र सोह्र हजारको हजुर तपाईँलाई स्यामसङ कि त रियलमी रेडमीहरू चाहिँ पाउनुहुन्छ कुन चाहिँ कम्पनी तपाईँले सोच्नुभएको छ कि हजुर ए फिचरहरू सबैको भनिदिनु त्यसो भए तपाईँ स्यामसङहरू पनि हेर्नु सक्नुहुन्छ हजुर स्यामसङमा तपाईँको ग्यालेक्सी एफ फोर्टिन भन्ने नयाँ आएको छ कि फाइभ जी फोन हजुर त्यसको चाहिँ क्यामराहरू पनि राम्रो छ अनि प्रोसेसर पनि राम्रो छ तपाईँको त्यसमा तपाईँको प्रोसेसर भनेको त्यही स्यामसङको आफ्नै छ थर्टिन फिफ्टी एक्स जोन भन्ने हजुर हो अनि यसको ब्याट्री चाहिँ राम्रो छ तपाईँको छ ए हजुर छ हजार एमएएच रहेछ ब्याट्री हजुर अनि क्यामराहरू पनि राम्रो छ यसको हुन् स्यामसङमा हेर्नुहुन्छ भने चाहिँ यो छ सिक्स जिभी र्यामहरू भएको राम्रो हुन्छ तपाईँलाई हजुर रियलमीको तपाईँलाई अलिक उयो लो बजेटको पनि छ रियलमीमा राम्रो छ त्यो चाहिँ लो बजेटको तपाईँको इलेभेन थाउजन्ड उयो छुने रहेछ हजुर एघार हजारमा राम्रो छ त्यो पनि तपाईँको फोर जिबी हो र्याम तर त्यसमा चाहिँ हजुर फोर जिबी र्याम थर्टी थ्री वाटको चार्जर पाउनुहुन्छ तपाईँ फोनसँग हजुर यसमा चाहिँ यसमा चाहिँ पाउनुहुन्छ हेडफोन स्यामसङकोमा चाहिँ छेन हजुर तर यसको चाहिँ अब फाइभ थाउजन्ड एमएएच ब्याट्री पाउनुहुन्छ तपाईँ जुन चाहिँ ट्वेन्टी नाइन पर्से ए ट्वेन्टी नाइन मिनटमा चाहिँ फिफ्टी पर्सेन्ट चार्ज हुन्छ जिरो टु फिफ्टी आधी घन्टामा हजुर अनि सिक्टी फोर मेगा पिक्सलको क्यामराहरू पाउनुहुन्छ तपाईँ ए राम्रो छ यो पनि हेर्नुहुन्छ भने अनि एउटा नयाँ उयो कम्पनी आएको छ आइक्यू भन्ने त्यसको पनि हेर्न सक्नुहुन्छ तपाईँ आइक्यू जी सिक्स लाइट भन्ने हजुर इन्डियन कम्पनी नै हो यो हजुर यसको चाहिँ राम्रो छ फिचरमा किनकि छ जिबी र्याम दिएको छ अनि वान ट्वन्टी हर्ट्जको रिफ्रेस रेड भएको स्क्रिन छ राम्रो छ यसको अनि तपाईँको दाम पनि यो चाहिँ तपाईँलाई अहिले अफर लिएर चोध हजार पर्ने रहेछ हजुर अहिले थर्टी पर्सेन्ट अफ् चल्दैछ हजुर त्यसले गर्दा अहिले चौध हजार पर्दैछ अहिले यहाँ दोकानको अफरले गर्दा चाहिँ तपाईँलाई अलिक सस्तो त्यही लिन सक्नुहुन्छ यो पनि राम्रो छ तपाईँले चलाउनु भयो भने राम्रो लाग्छ हजुर रियलमीको त्यही तपाईँ दोकान आउनुहोस् न म अलिक घटाई घटाई हजुर मेरो दोकान बिहान साढे नौदेखि लिएर बेलुका आठ बजीसम्म हजुर त्यहाँ आउनुहोस् न तपाईँ कहिले आउनुहुन्छ मलाई एकखेप फोन गरिदिनु होस् म त्यहीँ हुन्छु नि हजुर हुन्छ नि हुन्छ नि मलाई कल गरिदिनु होस् न एकखेप हजुर हुन्छ नि हजुर हुन्छ दा हजुर हजुर यही नम्बरमा हजुर सेभ गरिदिई राख्नुहोस् मेरो नम्बर हुन्छ दा हुन्छ